मैले जुन सामान मा मगाएको थिएँ त्यो सामान मैले पाएँ है छुरी मैले मगाएको थिएँ छुरी पाएँ र छुरी चाहिँ एकदम धारिलो रहेछ एकदम लाग्ने छुरी मैले मगाएको थिएँ र है त्यो छुरी चाहिँ एकदमै धारिलो सब्जीहरू काट्नु पनि मजा लाग्यो त्यो छुरी अब राम्रो रहेछ